हेलो हजुर हजुर भन्नुहोस् न हजुर हजुर हजुर हजुर कहिले आउनुहुन्छ तपाईँहरू अँ वेडनेसडेतिर आउनुहुन्छ वेडनेसडे ए आउनुहोस् न कि यहाँनिर छ घुम्ने ठाउँहरू अहिले त वेदर पनि राम्रो छ

सुन्नुहुँदैछ ए अन्त राम्रै हुन्छ आउनुहोस् हो यहाँ कालिम्पोङ बजारदेखि छेउछाउमै छ डेलो छ हो त्यो त यहीँबाट अब बिहान गाडी लिएर गएर घमेर बेलुका फर्केर आउनु सकिहाल्नुहुन्छ दुर्बिन छ हो त्यहाँ पनि सकिहाल्नुहुन्छो घुम्नु र सकिहाल्नुहुन्छ त्यहाँबाट कफेर बेलुका फर्किनु सक्नुहुन्छ है त्यसको बादमा पारि लामाडाँडाहरू भन्ने छ पन्बू छ है त्यहाँ चाहिँ अब गएर तपाईँहरू गएर वहीँ हल्ड गर्छु भन्नुभयो भने पनि गेस्ट हाउसहरू पाउनुहुन्छ हो त्यहाँ गएर बस्नु सक्नुहुन्छ नाइट गरेर तपाईँहरू सिल्लेरी निस्किनुहुन्छ है भनेर हन्ड्रेडहरू पर्छ हो त्यति पर्छ गाडी भाडा हुन्छ हो आउनुहोस् न यहाँबाट तपाईँ अँ म हुन्छु है मलाई कन्ट्याक गर्नुहोस् म हुन्छु अन्त के हुन्छ म मिलाइदिन्छु नि कतिजना आउनुहुन्छ है पर डे त अब हेरीहेरी हुन्छ ठाउँ अब टाढो पऱ्यो भने त अलिकति बेसी लाग्छ हो यता छेउछेउ नजिक हो भने त सस्तो पर्छ बेसी पर्दैन कि के अरे आउनुहोस् न तपाईँहरू आउनुभयो भने मिलाइहालिन्छ नि अँ प्याकेज सिस्टमहरू पनि अँ प्याकेज सिस्टमहरू पनि तपाईँ आउनुहोस् त्यहाँबाट हो प्याकेज सिस्टम नि छ तपाईँलाई प्याकेज सिस्टम सस्तो लाग्यो भने त्यसमा पनि गर्नु सक्नुहुन्छ है होइन हामी पर डे अब हेरेर कहाँ कहाँ छ त्यो आफूलाई इच्छा लागेको मात्रै हामी जान्छौँ भन्नुभयो भने त्यो फेसिलिटी पनि छ हजुर हजुर लाभा छ कफेर छ हजुर त्यो पन्बू साइड जानु भयो भने पारि सबै भ्याउनु सक्नुहुन्छ नि त अब लाभा पन्बू डेलो हो घन्टी डाँडा भयो रेली भयो रिसाप भयो छ अहिले हो अलिकति ढिलो गर्नुभयो भने चाहिँ रेनी सिजन लाग्छ त्यहाँबाट अलिक अप्ठ्यारो हुन्छ पानीहरू पऱ्यो भने है अब फिलहालै आइहाल्नुभयो भने चाहिँ तपाईँहरूलाई पनि राम्रो हुन्छ वेदर राम्रो छ नि त वेडनेसडे आउनुहुन्छ ए हुन्छ हुन्छ नम्बर यो राखिराख्नुहोस् हो अनि तपाईँ कन्ट्याक्ट गरेर निस्किनुहोस् न ल हुन्छ हवस् हुन्छ थ्याङ्क यू